मैले मैले रोपेको बगैँचामा अब बिरुवा र रुखहरू अब बिरुवा रुख होइन मैले फुलाउदाखेरि चाहिँ अब एकदम म राम्रो होइन अब सिनेरी टाइपको मैले रोपेको थिएँ बिरुवाहरू चाहिँ त्यसमा चाहिँ अब आफ्नो घरलाई पनि अ

चाहिने सामग्रीहरू जल मल सबै चाहिन्छ जल पनि हाल्नुपऱ्यो अब त्यसलाई टाइममा पानी पनि दिनु पऱ्यो अब हल्का दवाईहरू पनि हाल्नुपर्छ त्यसमा होइन घामहरू पनि दिनुपर्छ बेसी घाम लाग्यो पनि त्यो सबै ओइलिनु सक्छ बेसी पानी पऱ्यो भने पनि झर्छ त्यसको एकदमै ध्यान राख्नु पर्छ आफूले रोपेको बिरुवा र रुखहरूलाई धेरै माया पनि गर्नुपर्छ होइन लापर्बाही गर्नु हुँदैन अनि मैले चाहिँ मेरो फुला मेरो बिरुवा र रुखहरूलाई चाहिँ रोप्दाखेरि चाहिँ मैले अब म मैले अब सबै कुरो टाइममै दिएँ जल मल सबै टाइममा दिएँ घाम पनि टाइममै पानी सबै टाइममा दबाईहरू पनि त्यस्तो गरेको देख्दा चाहिँ मेरो मेरो बगैँचाको बिरुवा र रुखहरू चाहिँ एकदमै राम्रो एकदमै आनन्द अब आफूले कटिङ गरेर रोपेको उयोहरू त अब आफूलाई पनि खुसी लाग्छ नि त अब त्यस्तो भयो मैले गर मैले गरेको अब मैले गरेको अब मैले रोपेको नट गरेको मैले गरेको बिरुवा रुखहरू चाहिँ अब राम्रो भयो अब अरूले सोध्दाखेरि कसले गरेको हौ यस्तो यस्तो भनेर भन्दाखेरि अब मैले मैले आफूले प्रौडली खुला गर्वले भन्नु सक्छु नि त मैले रोपेको भनेर होइन अन्त राम्रो फुल्छ मैले फुलेको मैले मेरो हात पनि अब खै थाह भएन नेपालीमा भन्छ त्यो हातबाट पनि हुन्छ भनेर होइन तर मेरो आफ्नो कठिनाइ र मेरो आफ्नो हातले गरेको सबै फल चाहिँ राम्रो भएको छ